र हाम्रो प्रदेशको किसानहरूको त्यही एकदमै हालत एकदमै नाजुक छ र एकदमै साह्रो छ र मिडियाहरूले पनि पो त्यस्तो केही देखाउँदैन हाम्रो किसानहरूले धेरै नै दुःख गर्छ र उनीहरूले भनेको जस्तो केही सुविस्ताहरू पाउँदैन सरकारबाट र कत्तिले आत्महत्याहरू गर्छ र धेरै दुःख छ बरू हामी एकदमै फेसबुकहरू मार्फत् हेर्नु पाउँछौँ र मिडियाले धेरै कुरोहरू नै एकदमै हाम्रो किसानहरूको बारेमा एकदमै दुःखहरू देखाउँदैन र धेरै नै एकदमै दुःख छ हाम्रो किसानहरूलाई र त्यहाँ हाम्रो सरकारहरूबाट पनि केही नै अब हाम्रो किसानहरूलाई केही मद्दतहरू छैन एकदमै दुःख छ एकदमै दुःखले हाम्रो किसानहरू जिइरहेको छ